हेलो हेलो हजुर हजुर सुन्दैछु त ए हजुर ए हजुर ए हजुर ए कालिम्पोङमा त अहिले लाइन पनि पो छ त लाइन पनि छ हौ तपाईँको डेलो साइस सेन्टर हनुमान पार्क अन्त बुद्धपार्क छ हो अनि माथि गल्फ कोर्स त्यहाँदेखि मङ्गलधाम दुर्पिन गुम्बा भयो पाइन भ्यु नर्सरी छ क्याक्टसको हो त्यो गरेर नौ दसवटा पुग्छ राम्रो राम्रो हजुर एक दिनमै तपाईँँको म्याक्सिमम् पाँच छ घन्टा लाग्छ होइन खाना खाने ब्रेक हुन्छ नि तपाईँको ब्रेक पाउनुहुन्छ नि एक घन्टा जस्तो बिचमा त्यही अब घुम्नु चाहिँ फेरि यस्तो हुन्छ कि तपाईँको फुल डे र हाफ डे छ फेरि हाम्रो हो फुल डे तपाईँको अब त्यही हो बिहान आठ बजीदेखि बेलुका पाँच बजीसम्म हुन्छ तपाईँको पाँच बजी छ बजी अनि तपाईँको हाफ डेमा चाहिँ तपाईँको बिहान आठ बजीदेखि बाह्र बजीसम्म पाउनुहुन्छ टाइम बाह्र एक बजी त्यसरी चाहिँ हुन्छ अनि हाफ डेको अलगै रेट छ फुल डेको अलगै रेट छ फुल डेमा चाहिँ तपाईँहरूको टुरिस्टहरूलाई चाहिँ अब पाँच हजार पर्छ हो लोकल मान्छेलाई चाहिँ अब त्योभन्दा पनि अलिकति कम्ती नै चार हजार जति

हजुर यता लाभाहरू पनि छ नि घुम्ने जग्गा राम्रो छ नि टुरिस्ट जग्गा हो चिसो छ अलिक हो लाभा रिसप रिसपबाट चाहिँ कञ्चनजङ्गाहरू देख्नसक्छ लाभामा चाहिँ फेरि फरेस्टले गर्दा राम्रो छ धुपी अब धुपीको प्लान्ट छ हजुर त्यस्तै हुन्छ अब साह्रो टुरिस्टले मनपराउने जग्गै लाभा हो हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ